म चाहिँ भनौँ नै भने अहिले कलेज पढ्दैछु एउटा कलेजको छात्र हो र कलेजमा मोस्टली सबै चिज प्रोभाइडेट छ पिउने पानीदेखि लिएर एउटा सफा शौचालय सबै प्रोभाइडेट नै गरेको छ तर पुस्तक चाहिँ अब कति सक्दो जति सक्दो हामीले डिपार्टमेन्ट लाइब्रेरीबाट लिने गरेको छ न भने कलेजको सेन्ट्रल लाइब्रेरीबाट अगर त्यहाँ पनि किताब छैन भने चाहिँ हामीले बाहिरबाट किन्नु परिरहेको छ सो किताबको चाहिँ अलिकति समस्याभन्दा पनि किताब चाहिँ अलिक खोज्नु यता उति निकै नै हात यता उति मतलब हात खुट्टा चलाउनु परिरहेको छ पुस्तकको लागि र भनौँ नै भने म पढेको स्कुल चाहिँ मेरो गाउँमा नै छ जुन चाहिँ चाहिँ विद्या विकास एकाडेमी भन्छ र त्यो स्कुल पढ्दाखेरि त्यहाँ पनि मोस्टली सबै नै प्रोभाइडेट थियो तपाईँको पानीदेखि लिएर पुस्तकदेखि लिएर सबै र एउटा स्कुलको लेभलमा त अब नानी नै हुन्छ सो स्कुलबाट नै सबै पुस्तकदेखि लिएर सबै नै हामीलाई नै दिएको हुन्छ र अहिइले हेर्दा पहिलाको भन्दा अलिक डेभलप भएर आएको छ स्कुल सिलेबसहरूमा चेन्ज भएर आएको छ र यस्तो यस्तो स्किल्सहरू सिकाउँदैछ जुन चाहिँ चाहिँ नानीहरूलाई फ्युचरमा पनि काम लागोस् अब त्यो देख्दा चाहिँ हामीलाई पढाएको जति पनि छ त्यो पनि राम्रो नै थियो तर अहिले जुच चाहिँ अहिलेको नानीहरूलाई जुन चाहिँ जसरी नि स्किल्स डेभलप गर्दैछ त्यसरी नै हामीलाई पनि डेभलप हाम्रो पनि स्किल डेभलप भएको भए राम्रो हुन्थ्यो तर पनि हामीले पनि सिक्दै नै छ अहिले कलेजमा आएर पनि कति स्किल्सहरू सिक्दैछ अब कति पढ्ने कुरा यसरी पढ्नु पर्छ उसरी पढ्नु हुँदैन यो नोटस्हरू बनाउनु भयो तपाईँको या किताबलाई कसरी एनालाइज गर्नु त्योहरू सबै नै सिकिँदै नै छ